हेलो कालिम्पोङ ट्र्याभल एजेन्सी हो होइन हजुर हामीलाई गाडी चाहिएको थियो कि हामी हामी नेपाल जाने घुम्नु कि अन्त हजुर हजुर हामी बाह्र तेह्रजना छौँ अन्त त्यो कारण चाहिँ इनोभाहरू चाहिएको थियो नि त अन्त त्यसको भाडा चाहिँ कति होला चौध हजार त अलिक बेसी भएन अलिक मिलाइदिनु भएको भए हुन्थ्यो नि ए हजुर अन्त हाम्रो जाने डेट चाहिँ बिस तारिक हो कि अन्त बिस तारिक बिहानै पठाइदिनु होस् न नेपाल चाहिँ अलिक टाढो भएकोले गर्दाखेरि चाहिँ अब नेपाल झापा जाने हो सुरूङ्गा त्यहाँ हेप्पील्यान्ड भन्ने पार्क रहेछ कि त्यहाँ जाने कि अन्त बिस तारिक चाहिँ बिहानै पठाइदिनु होस् न ल